मेरो प्रिय खेल भनेका चाहिँ फुटबल हो र फुटबलमा फुटबलका धेरै टुर्नामेन्ट हुने गर्छ यो पश्चिम बङ्गालका जिल्लाहरूमा त म मलाई मलाई फुटबल प्रिय खेल हुने गर्नाले म खेल्छु पनि अनि हेरेर आनन्द पनि लिन लिने गर्छु तर म बेसी हेर्नभन्दा खेल्न मन पराउँछु किनभने हाम्रो धेरै साथी साथी अनि हाम्रा घरका मन्छेहरूले सपोर्ट गर्ने गर्छ र म त्यही भएर म फुटबलमा इन्ट्रेस्ट लिने गर्छु अनि म हामी मतलब अनि म स्टेट प्लेयरमा पनि स्टेट प्लेयरबाट पनि अब नेक्स्ट इयर खेल्ने गइरहेको छ